हामी त अगाडि फुलहरू धेरै किसिमको कलमहरू बनाएर रोप्ने गर्थ्यौँ त्यो कलमहरू सरेपछि हामी कति खुसी हुन्थ्यौँ धेरै फैल्याउँथ्यौँ अनि कतिवटा बिरुवाहरू हामी छर्ने पनि गर्थ्यौँ छरेर पनि हामी उमार्ने उमारेर त्यो बिरुवाहरूलाई हामी सारेर फुलाउने गर्थ्यौँ र फुलेपछि कति हामी खुसी हुन्थ्यौँ अनि सबैजना नै खुसी हुन्थ्यौँ फुल देखेर फुलको कलमहरू धेरै किसिमको गुलाबको अनि यो जवाकुसुमहरू अनि यो धेरै किसिमको फुलहरू हामी कलम काट्ने गर्थ्यौँ र कलम सार्ने गर्थ्यौँ र यो कलमहरू सरेपछि हामी कत्ति बाँड्ने पनि गर्थ्यौँ कसै साथीभाइलाई दिने पनि गर्थ्यौँ कसै साथी भाइबाट हामी माग्ने पनि गर्थ्यौँ र हाम्रो घर वरिपरि हामी धेरै नै फुलहरू रोप्थ्यौँ र अब त अगाडि त उहिले त धेरै नै रोपेको तर अहिले त अब धेरै नै बुढी पनि भइसकेँ र आँखाले पनि त्यत्ति भ्याउँदैन र पनि अलिअलि चाहिँ यसो कहिलेकाहीँ चाहिँ रोप्ने गरेको छु